हेलो अँ ड्राइभर दाई बोल्नुभएको हो तपाईँको कम्पनीबाट मैले चाहिँ त्यो क्याबको लागि गाडी भनेको थिएँ त्यो गाडी चाहिँ अब मैले रद्द गर्नुपर्ने भयो किनभने अब म अघिसम्म त्यहाँ जानको लागि तयार हुँदै थिएँ अहिले भर्खरै चाहिँ मेरो नजिकको साथी मेरो घरमा आउने भयो अन्त मैले अब त्यो ठाउँमा जानको लागि चाहिँ क्यान्सल गर्नुपर्ने भयो अब साथी आउँदैछ म कसरी त्यहाँ जान सक्छु होइन अन्त यसका लागि तपाईँको एजेन्सीलाई मैले चाहिँ अग्रिम पैसा तिर्नु परेको थियो नि जुन त्यो त्यो चाहिँ अब मलाई चाहिँ तपाईँले फोन पे मार्फत चाहिँ फिर्ता गर्दिनुहोस् भनेर म चाहिँ चाहन्छु यो तपाईँले यसमा फोन पे अथवा मेरो म जि पे जेबाट पनि तपाईँले फिर्ता गर्न सक्नुहुन्छ है